यदि मैले संसारको कुनै पनि ठाउँमा यात्रा गर्न पाउने अवसर मैले पाएँ भने मो तीर्थस्थल जानेछु किनकि तीर्थस्थल भनेको एकदमै पवित्र जग्गा हो जहाँ हाम्रो देवी देवता भगवान्हरू बसोबास गर्दै आउनु भएको छ र हाम्रो वीर पुर्खादेखिको पुजिल्याएको यो हाम्रो जुन प्रथा छ यो चल्नुपर्छ हामीलाई लाग्दछ र यसरी नै हामी एकदमै जानु पर्ने हुनेछ र एकदमै गएको राम्रो भन्ने पनि एकदमै आशा लाग्छ मलाई जानुपर्छ भन्ने मलाई लाग्छ र हाम्रो वीर पुर्खाले गरी आएको यो जुन चाहिँ चलन छ हामीले अझै गरी लानुपर्छ र हाम्रो आउने जेनरेसनहरूलाई पनि सिकाउनु पर्छ भन्ने मलाई लाग्दछ र यो मेरो जुन चाहिँ यो सुन्नु हुने महानुभाव हुनुहुन्छ उहाँ पनि एकखेप आफ्नो जीवनकालमा जानुहोस् भन्ने म एकदमै आग्रह गर्दछु र यो एउटा निवेदन पनि गर्दछु र हाम्रो जुन धर्म छ यो सनातन धर्म भनिन्छ है एकदमै गहिरो एकदम ज्ञानको सागरले भरिएको छ यो जुन चाहिँ ज्ञान यस्तो भरिपूर्ण ज्ञान भएको हाम्रो जुन धर्म छ यो धर्मलाई अझै अघि बढाउनु पर्छ भन्ने मलाई लाग्दछ र अझै चलिजावोस् भन्ने चाहिँ मेरो एउटा विचार म राख्दछु जय श्री राम